हाम्रो नेपाली भाषा चाहिँ अरू भाषाहरू भन्दाखेरि पुरा अब के भन्छ हो सूचक छ किनभने चाहिँ नेपाली भाषामा धेरै प्रकारको हामी उयोहरू युज गर्छौँ भनौँ न जस्तो कि खुरुखुरु हिँड्नु त्यहाँदेखिको ल भन्नेहरू छ्याः भन्नेहरू अन्त गएकोगएकै भन्ने त्यहाँदेखिको खोलो पानी सललल बग्दै छ यस्तो भाषाहरू अब धेरै अरू भाषाहरूतिर यस्तो खालके उयोहरू के भन्छ चलाउँदैन तर हाम्रो नेपालीमा चाहिँ अब धेरै प्रकारको उयोहरू छ यस्तो के भन्छ यस्तो उयो गर्ने अब जस्तो कि अब मैले खाना डम्म खाएँ पुरा अघाएँ त्यस्तो खालकेहरू डम्म भन्ने शब्दहरू अन्त अरू मलाई आज अब पुरा के भन्छ तिर्खा लागिरहेको छ अनि त्यस्तो पुरा शब्दहरू त्यस्तोहरू भन्नेहरू धेरै धेरै किसिमका शब्दहरू हुन्छ नेपालीहरूमा जो चाहिँ अरूहरूको उयोमा चाहिँ हुँदैन त्यही कारणले चाहिँ नेपाली शब्द चाहिँ अलिकति खास हुन्छ त्यही कुराहरूले गर्दाखेरि चाहिँ